हजुर हजुर हजुर नमस्ते नमस्ते ए कहाँबाट भन्नु भयो कहाँबाट ए अच्छा अलगडादेखि निकै मुनि होला ए हजुर हजुर सामान कहाँबाट के सामान के सामान अच्छा अच्छा हजुर हजुर हजुर हजुर ए सोफा तपाईँले किन्नु भएको भाइ हजुर होइन तपाईँले किन्नु भएको सोफा भाइ हजुर ए हजुर हजुर भाइ हजुर तपाईँले किन्नु भएको सोफा ए यता सुन्दुक नै ल्याउनु पर्ने भाइ ए अच्छा अच्छा ठिक छ अन्त अन्त कुन दोकानबाट भाइ कुन चाहिँ दोकान सिलगडीकै दोकानबाट ए दोकानबाट अच्छा अच्छा ए अच्छा तर भाइ आज पानी आउँदै छ सोफा ल्याउनु पनि के गरौँ त हौ आज ल्याउनु पर्ने हो भाइ होइन भ्याउनु त होइन भाइ भ्याउनु त भ्याउँछु कि भाइ आज पानी आउँदैछ फेरि सोफा भिज्यो भने त बिग्रन्छ नि त हो भाइ हो त्यही त होइन भाइ मैले आज सिसा चाहिँ बोक्नु बिर्सेछु कि भाइ ल्याउनु त ल्याउनु नै पर्ने हो होइन एकछिन बिचार गर्छु कि भाइ अन्त यसो पानी रहिहाल्यो भने चाहिँ म भाइलाई भन्छु नि ल्याइदिन्छु नि भाइलाई चाहिहालेको होला हो भाडा त के भाइ भरे भोलि मिलिहाल्छ नि ए हुन्छ हुन्छ भाइ हुन्छ हुन्छ म ल्याइदिन्छु नि भाइ पानी हुन्छ